हाम्रो क्षेत्रमा धेरै प्रकृतिमा बद्लाउ आएर किसानहरूले धेरै समस्याहरू भोग्नु पर्छ एउटा भयो गर्मीको समयमा जब पानी कम पर्छ ड्राई सिजनमा त्यति बेला उनीहरूलाई साह्रो पर्छ तर अहिले यो चिजहरूलाई भोगेर उहाँहरूले अहिले ठाउँ ठाउँमा कुवा बनाएर है रेनी सिजनको पानी त्यहाँनिर त्यस्तो रेन वाटर हार्भेस्टहरूको उनीहरूले एकदम राम्रोसित प्रयोग गरेर त्यो पानीलाई स्टोर गरेर कोहीले खोलाहरूबाट लामो पाइप तानेर पम्पले पाइप तानेर यो ड्राई सिजनमा उनीहरूले खेतीबाडी पनि प्रशस्त मजाले पानीले चलाएर गर्नु सकिरहेको छ